स्मार्ट फोनले हाम्रो जीवनलाई राम्रो गरेको छ राम्रो बनाएको छ सजिलो बनाएको छ भनौँ स्मार्ट फोनकोद्वारा हामीले के चाहिँ गर्नु सक्दैनौँ अहिलेको जमानामा हामीलाई खालि एउटा बटन थिच्यो भने हामीले सबै कुराको आन्सर पाउन सक्छौँ यदि हामीलाई केही नयाँ रेसेपी सिक्नु छ त हामीले स्मार्ट फोन युज गरेर इन्टरनेट कनेक्ट गरेर हामीले त्यसलाई पाउन सक्छौँ कुनै पनि चिज केही कुराको बारेमा इनफर्मेसन चाहियो तपाईँलाई भने हामीले स्मार्ट फोनकोद्वारा हामीले त्यो गर्न सक्छौँ त्यो मात्रै नभएर हामीलाई न्युजहरूको पनि हामीले टिभी नखोली पनि हामीले न्युजहरू पनि प्राप्त गर्न सक्छौँ स्मार्ट फोन युज गरेर त्यस्तो धेरै एप्सहरू छ है एप्लिकेसन्स भन्छौँ हामी त्यो एप्लिकेसन हामीले डाउनलोड गरेमा हामीले त्यो फ्यासिलिटी पाउन सक्छौँ न्युजको होस् या त हामी गेम्स् खेल्दछौँ है त्यो सबै कुराहरू हामी स्मार्ट फोनकोद्वारा हामी गर्न सक्छौँ स्मार्ट फोनबाट हामी फोन कल लाउन सक्छौँ पहिलाको जस्तै खालि स्वरले भ्वाइस कल मात्रै नभएर भिडियो कल गर्न सक्छौँ एकाअर्कालाई हेरेर बात मार्न सक्छौँ हामीले एकाअर्कालाई फोटोहरू पठाउन सक्छौँ हामी कहाँ छौँ हामीले के गर्दैछौँ या त केही सिन होस् हो त्यो त्यो सबै कुराहरूको हामीले फोटोहरू पठाउन सक्छौँ अनि हामी सेयर गर्न सक्छौँ उनीहरूसित त्यति मात्रै नभएर मैले भनिहालेँ भिडियो कल गर्न सक्छौँ साथसाथै हामी यसरी भोइस म्यासेज पठाउन सक्छौँ भोइस कल मात्रै नभएर हामीले म्यासेज पनि पठाउन सक्छौँ रेकर्ड गरेर हामीले भिडियोहरू पनि रेकर्ड गरेर पठाउन सक्छौँ है हामी पठाउन मात्रै होइन हामीले भिडियोलाई बनाउन सक्छौँ अहिलेको अहिलेको दिनहरूमा हामीले देखिरहेका छौँ है एउटा एप्लिकेसन छ युट्युब भन्ने जसको कारणले गर्दाखेरि चाहिँ मानिसहरू धेरै आफ्नो जिविका चलाइरहेका छन् उनीहरू भ्लग गर्छन् भ्लग गर्ने गर्छन् भ्लगमार्फत भिडियो बनाएर आफ्नो जीवनमा के के हुँदैछ डेली लाइफको बारेमा उनीहरूले भिडियो बनाउने गर्छन् अनि उनीहरूले त्यसलाई युट्युब मा उनीहरूले अपलोड गर्ने गर्छन् जसलाई हेरेर अरू सबैले उनीहरूको जीवनको बारेमा हेर्न सक्छन् इन्टरटेन्मेन्ट प्रपोजको लागि पनि हुनसक्छ तर जसले बनाइरहेको छ उनीहरूले कमाउन पनि सकिरहेका छन् यसको मार्फत स्मार्ट फोनको मार्फत किनभने हामीले क्यामराहरू बोक्नु गाह्रो पर्ला तर स्मार्ट फोन हामीले हातमै आफ्नो गोजीमा नै हालेर बोक्न सक्छौँ अनि जहीँ पनि गयो भने पनि हामीले केही मन परेमा हामीले फोटो खिच्न सक्छौँ या त भिडियो लिन सक्छौँ त्यो पनि एउडा युज हुन सक्छ मानिसहरूले ट्रेडिङहरू गरिरहेका छन् पैसा कमाउनको लागि है त्यो ट्रेडिङहरू गर्न पनि हामीले एप्सहरू भेटाउँछौँ अनि त्यो एप्सकोद्वारा हामीले ट्रेडिङ गरेर पनि मानिसहरूले पैसाहरू कमाइरहेका छन् अहिलेको दिनहरूमा विशेष गरी यो कोभिडको समयको पश्चात पनि स्मार्ट फोनले हामीलाई धेरै सहायता गरिरहेको छ किनभने हामीले पढ्न पनि सक्छौँ स्मार्ट फोन युज गरेर हामी भिडियोहरू पाउन सक्छौँ त्यसबाट हामीले हेरेर पढ्नका लागि हामीलाई साहयता हुन्छ हामीले नयाँ कुराहरू सिक्न सक्छौँ हामीले नयाँ कोर्सहरू हामीले लिन सक्छौँ आजकल यो सब कुराहरू हामीले स्मार्ट फोनलाई उपयोग गरेर हामीले यसरी गर्न सक्छौँ अनि धेरै नै हामीलाई सजिलो बनाइसकेको छ किनभने त्यसको साइज पनि तपाईँहरूलाई थाहै छ ज्यादा ठुलो पनि हुँदैन भारी पनि हुँदैन हामीलाई गोजीमा हाल्यो हिँड्यो जहीँ पनि गए पनि हामीले कसैलाई सँग बात मार्नु छ हामीले स्मार्ट फोन युज गरेर बात मार्नु सक्छौँ अनि हामीले भिडियो पठाउन सक्छौँ हामीले भोइस नोट पठाउन सक्छौँ फोटो पठाउन सक्छौँ यो सब कुराहरू हामीले स्मार्ट फोनकोद्वारा गर्न सक्छौँ अनि गेम्सहरू पनि हामीले डाउनलोड गर्न सक्छौँ गेम्स खेल्न सक्छौँ स्मार्ट फोनमा हामीले धेरै त्यो ग्राफिकल गेम्जहरू जस्तो हुन्छ जसमा हामीले इन्ट्रऱ्याक्टिभ मोडमा हामीले खेल्न सक्छौँ हो यो सबै कुराहरूले हामीलाई हाम्रो लाइफलाई पनि धेरै इजी बनाइरहेको छ हाम्रो लाइफलाई हाम्रो जीवनलाई धेरै सहायता गरिरहेको छ